भारतका राज्यहरू मध्येमा चाहिँ एक सिक्कम पनि आउँछ र सिक्किम एकदमै राम्रो राज्य पनि हो एकदमै राम्रो र त्यहाँका के अरे एमजी मार्गहरू यस्ता थुप्रा स्थलहरू छन् र टुरिजम क्षेत्रहरू त्यहाँ घुम्नका लागि जाने हाम्रो प्लान भइरहेको छ है